भाइ तिमीलाई एउटा कुरा सोध्नु छ म अलिकिति एयर पोर्ट जानु छ बागडोग्रा एयर पोर्ट कि यहाँबाट कसरी कुन हिसाबले गाडी जान्छ म गाडी भाडामा लिएर पनि जानु सक्छु गोटेमा पनि जानु सक्छु तर गोटेमा चाहिँ ढिलो हुन्छ टाइम लगाउँछ भनेर चाहिँ म त्यही त ट्याक्सीमै जानु विचार गरेको छु अन्त तपाईँले भनिदिनु होस् न क कति दुइवटा गाडी फेर्न पर्छ कि एउटै गाडी हुन्छ जानु छ मलाई अहिले मेरो दुई बजेको फ्लाइट छ त्यसमा जानु छ अन्त कति भाडा लाग्छ एउटै गाडी गर्नु पर्छ कि दुइवटा गाडी गर्नु पर्छ भाइ ए दुइवटा गर्नु पर्छ भने पनि ठिकै छ एउटा गर्दाखेरि पनि ठिकै छ तपाईँ जाऊँ न त नभए मसित तपाईँलाई लान्छु म हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ धन्यवाद